हजुर हजुर ए ट्रेक गर्नको निम्ति

तपाईँको ट्रेकिङको निम्ति त अब विभिन्न ठाउँहरू छ होइन यता सन्दकपुर फालुटतिर तपाईँले ट्रेकिङ गर्न सक्नु हुन्छ कता चाहिँ कुन चाहिँ क्षेत्रमा चाहिँ तपाईँले विचार गर्नु भएको छ त

हुन्छ नि त्यहाँनिर तपाईँले गर्दा एकदमै ठिक हुन्छ तपाईँको मानेभन्ज्याङदेखिको चित्रे हुँदै हो मेघमासम्म पुग्यो अनि त्यहाँदेखि हामी गैरिवासतिर बास बस्नु सकिन्छ त्यहाँनिर बस्ने ठाउँहरू छ है उपलब्ध छ र खाना पिना पनि भइहाल्छ त्यहाँबाट अलिक मास्तिर गए पछि तपाईँ कालपोखरीमा एक रात हो अनि एकदमै राम्रो छ यो तपाईँको सिङ्गालीला क्षेत्र भित्र पर्छ कि रिजर्भ फरेस्ट भित्र त्यसले गर्दा तपाईँले सानो भएको जस्तो अब हरियाली ठाउँहरू पनि छ होइन भ्रमण योग्य जगाहरू यता फालुटतिर पुगे पछि आहा हिमालहरू देख्यौँ हुन्छ एकदमै राम्रो छ नि तपाईँहरूको लागि उपयोगी छ तपाईँहरूको आउनुको लागि त बनाएको छ हजुर छ नि त्यसको सर्टेन केही रकम लिन्छ होला उहाँहरूले त्यो पनि अभाइलेबल गराइदिनु हुन्छ उपलब्ध गराउनु हुन्छ तपाईँहरूले आफै पनि बन्दोबस्त गर्नु सक्नु हुन्छ चाहनु हुन्छ भनेदेखि मलाई तपाईँहरूले भन्नु होस् म मिलाउने काम गर्छु नि यताबाट कति तारिख चाहिँ आइपुग्नु हुन्छ तपाईँहरू हुन्छ तपाईँहरूको खाना पिना है ड्रिङ्क्सहरू के लिनु हुन्छ सबै कुरा अभाइलेबल छ नि त्यहाँ त अब लोकल ड्रिन्क्सहरू पनि पाइन्छ होइन अब टुरिस्टहरूलाई एट्र्याक्ट गर्नुको लागि त हो आउनु होस् न भइहाल्छ म पनि सहयोग गर्ने छु

एकदमै तपाईँको सन्दकपुरदेखिको तल है त्यही दिन फर्किनु भयो भने पनि यता गोर्खे भएर निस्कँदा पनि हुन्छ त्यहाँनिर गाउँहरू छ होइन त्यहाँको अब संस्कृतिहरू हेर्न पाइन्छ अलि यतातिर वरै आउनु हो भने टिम्बुरेतिर त्यहाँ हाम्रो लक्की नानाहरू छ नि ए रमाइलो भइहाल्छ नि त्यहाँ हुन्छ हुन्छ मलाई तपाईँले फाइनल गरेर है यसो सम्पर्क चाहिँ गर्नु होस् म यहाँ मिलाउने काम गर्छु कति तारिख आइपुग्नु हुन्छ मलाई जानकारी गराउनु नि त ल हस् हुन्छ